हजुर हजुर हजुर यो तपाईँको दोकानबाट ल्याएको त्यो तार थियो नि

बत्ती एकदमै सट भएर त्यो तपाईँकोबाट ल्याएको त्यो तार कस्तो पठाइदिनु भयो हौ तपाईँले त तार त एकदमै यो बत्तीको तार क्या हौ हजुर म यहाँ गोर्खा बस्तीबाट बोलेको यो खोई ना उइस यो कुन उइसको तार हो यो रातभरि त्यो सट भएर सुत्नु पनि सकेको छुइनँ हामी यो तार सट भएर अन्त मैले सुत्ने बेलामा पनि बोलाएर हेर्नु लगाएको थिएँ यो तारै खतम छ भन्नुभयो अन्त त्यत्रो पैसा तिरेपछि त राम्रो तार पठाउनु पर्थ्यो नि तपाईँले नाम सरिता हजुर सरिता मङ्गर हो हजुर हजुर हजुर हजुर हजुर यो ल्याएको तार चाहिँ एकदमै राम्रो छैन रहेछ खत्तम तार रहेछ त्यो भएर रातभरि सट भएर त्यो हाम्रो राम्रोसँगले सुत्नु पनि सकेको छुइनँ र त्यही कारणले त्यो दाजुलाई तलको दाजुलाई मे म्याकेनिकलाई बोलाएर यो हेर्नु लगाउँदाखेरि त्यो तारै खत्तम छ भन्नुभयो हजुर हुन्छ नि हजुर हजुर हुन्छ हुन्छ ए हजुर हजुर साह्रै ज्यादा त न हजुर त्यो लोड चाहिँ अब ज्यादा त छैन लोड तल्लोपट्टि र यहाँ माथिपट्टि बाल्छौँ है लो लोड हजुर हजुर हुन्छ हुन्छ हुन्छ हजुर त्यो हजुर त्यो उयो के अरे थ्री पिनवाला त्यो उइसहरू पनि चाहिएको छ कि